चुल्हामा चुल्हामा चाहिँ खानेकुरो पकाउँदा मिठो चाहिँ हुन्छ तर अब त्यहाँ त्यसले अब हामीलाई शरीरलाई हानी पनि पुर्याउँदैन त्यो चुल्हाको दाउराको खानाहरू मिठो पनि हुन्छ तर अब ग्यास चुल्हामा चाहिँ अब हामीलाई सजिलो जसरी ग्यास चुल्हामा पकाइराखेर यताउता हामीले काम गर्नु सक्छौँ दाउरा दाउराको चुल्हामा भए खाना पकाएर चाहिँ हामी यताउता गएर जानु सक्दैन त्यो जाँदाओर्दा डढ्छ भाँडा कालो हुन्छ डढेर उइस राम्रो हुँदैन तर खाना चाहिँ मिठो हुन्छ त्यति चाहिँ हामीलाई मलाई यो ग्यास चुल्हाभन्दा दाउराको चुल्हा चाहिँ हामीले पनि पहिला युज गरेकै हो दाउराको चुल्हा दाउरामा पकाएर खाना खाएकै हो अब हाम्रो आमा बाउले पनि त्यसरी नै खाना पकाएरै दिएको हो अब धेरै त भएको छैन यो ग्या निस्केको त्यसले गर्दा मलाई त दाउराकै चुल्हा राम्रो यता हेर्नु हो भने अब समय अनुसार हेर्नु हो भने ग्यासमा चाहिँ अब कति कुरो धेरै सुविधा छ भाँडा कालो हुँदैन अरू त्यो चुल्हामा ग्यासमा बसाइराखेर अरू काम पनि गर्नु सक्छौँ यताउता जानु पनि सक्छौँ त्यति